हाम्रो आमा बाबाहरू बिमारी हुँदाखेरि प्राय म खोले बनाइदिन्छु खोले बनाइ बनाउँछु प्राय म त्यहाँदेखि अन्डाहरू उसिनेर त्यसमा नू काटेर नुनहरू छर्केर दिन्छु अन्त प्राय सुपहरू बनाउँछु भेजिटेबलको सुप मासुहरूको पनि सुपहरू बनाइदिन्छु अन्त प्राय म त्यस्तै बनाएर खुवाउँछु